मेरो अब जहान परिवार भाइबहिनीहरू चारजना दाजुभाइ हामी दुई बैनी हो अरूहरू त्यति नै अरू खै भाइबैना अरू पनि छ थुप्रै सन्तानहरूको त हाम्रो खास चाहिँ मेरो चारजना दाजुभाइ दुई बैनी हो